संस्कृति संरक्षणका निम्ति मेरो सुझाव भन्नुपर्दा हामी सम्पूर्ण नागरिकहरूको नै आआफ्नो संस्कार संस्कृतिलाई जगेर्ना गर्नु पर गर्नुको निम्ति हाम्रो ठुलो जिम्मेवारी हो यो है यद्यपि हामी नागारिकहरू निर्भर हुने भनेको नै आफ्नो आफ्नो क्षेत्रको प्रशासनसँग हो र त्यस हिसाबले अब प्रशासनको चाहिँ अझै बढी जिम्मेवारी हुन्छ भन्ने मलाई लाग्छ तर अबो हाम्रो ठाउँमा हाम्रो क्षेत्रीय प्रशासन राज्य प्रशासनहरूले हाम्रो संस्कार संस्कृतिको संरक्षण संरक्षणका निम्ति गर्न पर्ने उपयोगी कार्यहरू चाहिँ गरेको जस्तो मलाई लाग्दैन सांस्कृतिक विभागहरू त बनाएका छन् ती सांस्कृतिक विभागहरूले हामीले चाहेको जस्तो हाम्रो जगेर्ना हामीले जगेर्ना गर्नुसक्ने अवस्थाहरू सिर्जना गरेको जस्तो चाहिँ लाग्दैन र यसको निम्ति हामीले सरकारसमक्ष पनि दवाब दिनुपर्ने हो हामी नागरिकहरू आफै पनि एकदमै हामीले हाम्रो समाजमा जनचेतना फैलाउनु पर् चाहिँ आवश्यकता छ हाम्रो संस्कृतिको किनभने संस्कार र संस संस्कृति बेगरको मान्छे चाहिँ नाङ्गो कपडाविहीन मान्छे भन् भन्ने गर्थ्यो हाम्रो एकजना गुरुबाले र हो त्यस्तै हो आफ्नो संस्कृति संस्कार छैन भनेदेखि अब परिचय हुँदैन हाम्रो समाजमा त्यस उसले गर्दा पनि हामी प्रत्येकको नै जिम्मेवारी हुन्छ र हाम्रो वर्षभरि हामीले पालना गर्ने मनाउने आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरू है दसैँ तिहार चाडबाड इत्यादि पर्वहरू चाहिँ हामीले जस्तोसुकै हिसाबले पनि त्यसलाई चाहिँ सुनि सुनियोजित ढङ्गमा नै है हामीले मनाउनै पर्ने आवश्यकता चाहिँ आइपरेको छ जे पनि छोटकरीमा गर्ने आदतले गर्दा हामीले दस्तुर विधानहरू सबै भुलिरहेको अवस्था चाहिँ देखेको छु यसको निम्ति हामी प्रत्येक नागरिक अनि प्रशासन सबैजनाको जिम्मेवारी छ कसैको धेरै छ कसैको थोरै छ तर जिम्मेवारी भनेको महत्त्वपूर्ण हुन्छ र सबैको नै जिम्मेवारी छ